म त है बेसी त्यस्तो जङ्गलहरूतिर त बेसी त जाँदिन ट्रेकिङहरूमा त जाँदिन है मलाई चाहिँ कहिल्यै पनि त्यस्तो उयोहरू गरेको भएको छैन अब त्यो जन्तुहरूमा त त्यस्तो भएको छैन है किनकि फेरि अहिले चाहिँ उयोहरू एनिमल्सहरू पनि है जङ्गलमा त्यस्तो उयो हुँदैन लाग्दैन है किनकि अब त्यहाँ चाहिँ मान्छेहरू बेसी मान्छेहरू गएर अनि सबै उयो गरिसकेका छन् नि त मारी सकिसक्यो अब त्यो एनिमल्सहरू सबै है त्यही कारणले चाहिँ अब गभर्मेन्टले चाहिँ अब त्यो एनिमल्सहरूको लागि सेफ्टी चाहिँ है राम्रो उयो गर्नु पर्छ